दिछेन कर्नर बोलेको हो होइन त्यो के भन्छ जुत्ताहरूको ब्रान्ड तपाईँकोमा कुन कुन चाहिँ छ हौ होइन मलाई अब त्यहीँ हो ऊ यो जोर्डन पुमा त्यस्तै चाहिएको कि त्योभन्दा बेसी त होइन त्योभन्दा ठुल्ठुलो ब्रान्डेड होइन त्यतिको चाहिँ ठिक्कै मिडियम मलाई फर्स्ट कपी चाहिँ होइन मलाई सेकेन्ड कपी चाहिएको कि कुन चाहिँ ब्रान्डको चाहिँ छ होला तपाईँकोमा ए अन्त के भन्छ सेकेन्ड कपी चाहिँ तपाईँको एडिडासको ऊ यो प्राइज कति गर्छ त्यो जुत्ताको सुजको अम्बो त्यस्तो महँगो

ए ए होइन मैले अर्को त्यो ऊ यसकोमा पनि सोधेको थिएँ कि मैले त्यो अर्को ऊ येसमा स्टोरमा पनि सोधेको थिएँ अन्त त्यो सेक पीहरू मैले दुई हजारतिरै पाउँदैथिएँ नि त कि अन्त तपाईँकोमा चाहिँ दामी हुन्छ होइन नक्कली त नहुनु पर्ने खोइ होइन राम्रो भन्दा होइन त्यहाँनेर मैले सधैँ किन्ने ऊ योबाट त्यो राम्रै किन्छु नि राम्रै हुन्छ हो खप्नु पनि मजाले खप्छ तर तपाईँकोमा चाहिँ दाम अलिक बेसी नै रहेछ नि त कि अन्त सेकेन्ड सेकेन्ड कपी भनेपछि त हुन्छ अन्त होइन मिलायो भने चाहिँ कतितिर मिलाउनु हुन्छ तपाईँले ए मैले अर्को त्यो ऊ योबाट त सेकेन्ड कपीहरू त मैले कतिमा दुई हजारतिर त लगेको दुई हजार त्यहाँ अँ मिलाएर तपाईँकोमा त महँगो भयो नि अन्त आम्मा हो त्यहाँदेखि पच्चिस सयदेखि चाहिँ घट्दैन ए अन्त अन्त अरूहरूचाहिँ कति कति छ हौ उयोहरू चाहिँ पुमा जोर्डनहरूको चाहिँ ए तिनीहरू चाहिँ एउटा पनि घट्दैन कि अलिअलिक घटाउनु मिल्छ हौ ए अलिअलि मिल्छ है तपाईँको थर्टी फाइभ भनेपछि तपाईँको तपाईँले दिनुहुन्छ पच्चिस पच्चिसतिर त दिनुहुन्छ होला

होइन हुन्छ होला हौ मिलाइ हेर्दा त यसो हजुर हो नि मैले पनि स्टोरबाट त किनिरहन्छु नि अन्त अरू स्टोरबाट किनिरहन्छु हो अन्त मलाई पनि अलिअलि त थाहा छ नि त दामहरूको विषयमा म पनि किनिरहने नै हो होइन अब कहिल्यै नकिन्ने त होइन नि त किनिरहन्छु ब्रान्ड ब्रान्ड नै लाउँछु लगाउँछु नि त म पनि लाउनु चाहिँ अन्त तपाईँकोमा चाहिँ अन्त अरूहरू पनि कतिजनाले भन्यो कि दामी पाउछ हरे होइन हेभी खप्छ अरे ब्रान्डहरू पनि दामी दामी आउँछ अरे भनेर सुनेको नि त त्यो तपाईँलाई भनेको नि त त्यो त्यो जोर्डनहरू चाहिँ कतिमा हुन्छ तपाईँले मिलाउनुभयो भने चाहिँ हजुर आम्मा हो तपाईँकोमा त अन्त महँगो रहेछ त हौ अन्त अरू ओभर महँगो लाग्यो हौ मलाई हजुर अँ अलिअलि त राख्नु पऱ्यो कि तरै पनि अब महँगो त महँगै लाग्यो नि त मलाई त्यो अरूकोभन्दा त अरूमा त मैले त्योभन्दा अलिक सस्तोमै किन्थेँ नि त होइन नि किन भन्दाखेरि मैले अरू स्टोरहरूबाट किनेको कि सेकेन्ड कपीहरू अन्त किन्दाखेरि खै मैले पनि युज गरेँ नि त मैले पनि ट्राई गरेको हो त्यो जुत्ताहरू लाएकै हो होइन लाउँदाखेरि खोइ त्यस्तो त भएन निकै खप्यो पनि होइन अन्त त्यहीँ भएर नि तपाईँकोमा चाहिँ महँगो लाग्यो कि अन्त नि यसो मिलाउनु सक्नुभयो भने चाहिँ म भोलितिर आउँथे नि भन्नु लागि नि मिलाएको भए चाहिँ तपाईँले अलिकति सस्तै गरेको भए त्यही त पच्चिस पच्चिससम्म चाहिँ पच्चिस छब्बिस मलाई पुमाको चाहिएको कि हुन्छ त्यसो भए म भोलि आउँछु नि ल हुन्छ